दार्जिलिङ जिल्लामा मुख्य प्राकृतिक स्रोत अथवा चुनौतीहरू थुप्रै छ अनि पानीहरू उता आउँछ सानसानो धाराहरू छ पानीको कमी छ किनभने किनभने दार्जिलिङमा पपुलेसनहरू थुप्रै छ अब तर पनि हामी यहाँ सानसानो धाराहरूले खोलाहरूले गर्दा हामी यहाँ पानीहरू खाएर हामी यहाँ म्यानेजहरू गर्छौँ अनि सरसफाइहरूमा त परिवर्तनहरू त अलिअलि छ किनभने यहाँ पुरा मान्छेहरूले अब पुरा प्रदूषणहरू गर्दैछ किनभने अब मन्छेहरूले अब अब जे खायो त्यही फ्याँक्यो त्यहीँ फ्याँकेर रोडहरूमा त्यहीँ फ्याँक्यो डस्टबिनहरू बनाइदिँदा पनि रोडहरूतिर फ्याँकेर दार्जिलिङ त्यस्तो भइसकेको छ अब पाहाडको रानी त होइन तर मैलाको रानी हुनु पनि बेर लाग्दैन किनभने अब जग्गा जग्गा एउटा खोल्सा खल्सामा अब अब त्यहाँ त्यो सफा गरेको भए अब पानीको हामीहरूलाई कमी नै हुने थिएन किनभने अब खोल्सैपिछे खोल्सैपिछे मान्छेले मैलो मैला हालेको छ मैला हालेको छ त्यो मैला हुँदा हुँदा हुँदा हुँदा दार्जिलिङ त प्रदूषित भएको छ अनि नगरपालिकाले त जत्ति नै सफा गरे पनि जत्ति नै सफा गरे पनि अब एकजनाले सफा गर्दैछ फेरि ती अब एकजनाले दुईजनाले सफा गर्दैछ अरे तर एक सौजनाले मैला गर्दैछ भने त उनीहरूलाई त नि अब साह्रो नै पर्छ किनभने अब मैला सफा गर्न कत्ति त्यो घिनैलाग्दो दिनैपिछे सफा गर्छ मैलाहरू उठाउँछ तर पनि मान्छेहरूले टेर्दैन के हो त अब जत्ति सफा गरे पनि त्यही सफा गरे पनि अब मान्छेहरू कत्ति छ दार्जिलिङमा पपुलेसन कत्ति छ त्यही कारणले गर्दा चाहिँ नगरपालिकाले जत्ति नै सफा गरे पनि उनीहरूले सेक्रिफाइस गर्छ तर पनि मैला चाहिँ गर्न छोड्दैन दार्जिलिङको मान्छेहरूले चाहिँ अन्त फोहोर त विचाराहरूले दिनैपिछे गाडीमा अब मैला नभनी गर्छ टिप्छ जे जस्तौ मैला पनि उनीहरूले लान्छ तर पनि हामीले बुझ्दैनौँ यहाँको मान्छेहरूले अब कत्ति साह्रो पर्छ मैलाहरू उस गर्न अब नोइज पोल्युसन भयो अब भिरहरू भयो अब यहाँ ज्यादा भन्दा पनि यहाँ चाहिँ त्यो मैलाहरू के हो त मैलाहरू फ्यालेर लुगाहरू फ्यालेर गर्ने गर्दछ